साथी हेर्नु न मैले एउटा सोफा मगाएको थिएँ कि भरे त आम्मामा जुन चाहिँ कलर मगाएको थिएँ नि त्यो कलर पनि आएन रहेछ कोठामा पनि अँट्दै अँटेन हौ साइज पनि ठिकै भनेर मगाँको साइज पनि अर्कै आएछ कलर पनि अर्कै आएछ सोफामा

स्पोन्जहरूको त्यो फमहरूको पनि कुनै म्येटिरियलै ठिक छैन त्यो राम्रै छैन के गरूँ गरूँ भयो म त कस्तो नराम्रो कस्तो घाँडो भइराखेको छ क गर्नु होला है यतापट्टि भित्तामा सार्दा पनि हुँदैन उतापट्टि भित्तामा सार्दा पनि हुँदैन अँधरो घरै अँधेरो देख्ने क कलर पठाइदिएछ कस्तो नराम्रो के गर्नु हँ म यो सोफालाई